औ सुन न के अरे हेमिल्टनमा त्यो पूजा स्टोरमा छ नि त्यहाँ बुद्ध जयन्तीको अफर चलिरहेछ नि त हो एक हप्ताको अस्तिदेखिको जान्छु भनेको आज अब भोलि त बुद्ध जयन्ती छ अब आज जानु पर्ने तिमी जाने कि नजाने जाने भए चाहिँ आहिले एक बजीतिर रेडी हुनु अन्त मलाई फोन गर्नु ल अन्त त्यहाँ पेन्टहरू टी सर्टहरू कस्तो दामी दामी आएको छ अरे क्या मान्छेहरूले पुरा किनीरहेछ अरे कम्ती कम्तीमा पनि पाइरहेछ अरे पेन्ट त झन् कस्तो दामी छ अरे हो मेरो चाहिँ घर छेउको नानाले किनेको थियो मैले हेरेको पनि कस्तो कम्फोर्टेबल छ त्यसले गर्दा म पनि जानु आँटेको तिमी पनि जाने भए भन अन्त तिमी त्यो अर्को अञ्जलीलाई पनि भन्नु हो हामी सबैजना जानु पर्छ भोलिसम्म मात्रै हो अफर फेरि भोलि नै बुद्ध जयन्ती हो त्यसले गर्दा किनिहाल्नु पर्छ छिटो छिटो गएर आहिले फेरि राम्रो राम्रो पाउँदैन नि फेरि सबै अरूले लगिसक्छ जाने कि नजाने तिमी भन त जाने भए चाहिँ एक बजी रेडी हौ त्यो तिम्रो अर्को साथीलाई पनि भन सबैजना जानु पर्छ केमा जाने टोटोमा जाने होइन निस्किनु त्यहाँ लेट गरि नराख्नु नि वहाँ पेन्ट कसो तुरिन्छ फेरि त्यो पेन्ट कस्तो राम्रो रहेछ हाम्रो घर छेउको नानाले लगाएर पनि हिँडिसक्यो कस्तो दामी छ